अनलाइन सपिङको बिषयमा भन्दा मलाई चाहिँ अब अनलाइनमा त्यति अब मगाएको त छुइनँ कम्ती मात्रामा मगाउँछु मगाउनु चाहिँ मगाउँछु र मलाई चाहिँ अब मिन्त्राबाट म चाहिँ मगाउने गर्छु है धेरै छ अरू पनि है र त्यसमा चाहिँ अब अहिले यो अनलाइन सपिङले गर्दा चाहिँ अब जुन बजारको यो जुन छ बजार है मार्केट धेरै नै प्रभाव पारेको छ यसले है र अब जस्तै जुत्ता दोकान भयो लुगा दोकान भयो है र यो चिजहरू अहिले अनलाइन मोबाइलमा हामीले हेरेर एकदम पाउँछौँ अझै दामी दामी है र त्यही मार्केटमा प्राइज अर्कै हुन्छ अनलाइनमा हेर्दा हामीले धेरै त्यसको तपाईँको अफरहरू चलिरहेको हुन्छ है त्यो अफरमा धेरै कम्ती मात्रामा त्यही लुगाहरू पाइरहेको हुन्छ फेरि बजारमा गएर हामीले छान्नु पऱ्यो त्यहाँ बार्गेनिङ गर्नु पऱ्यो त्यो चाहिँ हुँदैन अब अनलाइनमा चाहिँ त्यहाँ एउटा फिक्स हुन्छ तर हामीलाई एकदम कम्फोर्टेबल हुने फिक्स रेट हुन्छ है र त्यही कारणले यो चिजहरूले गर्दा अहिले हाम्रो वर्तमान यो बजारमा यो विशेष यो लुगा र जुत्ता दोकानहरू सानो सानो जुन सपिङ दोकानहरू छ उहाँहरूलाई धेरै प्रभाव पारेको छ मलाई चाहिँ त्यस्तो लाग्छ